विशेष बाइकमा हिँडनु पर्दाखेरि चाहिँ मेन कुरा चाहिँ आफ्नो डक्युमेन्टस हो डक्युमेन्टस अपटुडेट राखेर साथ साथै अरिजिनल डक्युमेन्टसहरू साथमा लिएर हिँडे हिँडेको राम्रो हो हामी अब त्यसरी नै अब हामी पनि हिँडी नै रहेको छौँ र हिँडदाखेरि बिना हेलमेट होइन एकदम हेलमेट अगाडि र पछाडि दुईजना नै अब जति दुईजनाको क्यापसिटी हो र दुईजनाले नै हेलमेट लगाएको हुनु पर्यो